हेलो यो मितज्यु होटेल हो म गणेश भाइ बोलेको मलाई चार प्याला मटन मोमो पठाइदिनु होस् न तर मान्छे अलिक बढ्यो त्यसले गर्दाखेरि छः प्याला गरिदिनु होस् न धन्यवाद